खेलकुदको विषयमा त दार्जिलिङमा बेसीजना बेसी बच्चा मतलब बेसी बालकहरूले फुटबल खेल्छ फुटबल खेल्छ भलिबल बास्केटबल ब्यडमिन्टन धेरै कुरोहरू खेल्छ तर तिनीहरूलाई अघि बडाउनु स्टेट लेभल नेसनल लेभल पुर्याउनु लागि केही यहाँ कम्पनीहरू छैन अनि त्यो खेलकुदहरू छोड्नु पर्छ अनि पढाइमै ध्यान गर्नु पर्छ यो कुराहरू चाहिँ यहाँतिर मान्छेले सोस सोच्छ अनि नेताहरूलाई पनि भन्नुहुन्छ तर कसैले केही गर्नु सक्दैन केही गर्नै खोजेको छैन यहाँ गाउँतिर के के लाइक के के स्पेसियल डेजहरू हुँदा गाउँकै मानिसहरूले उयो चन्दा उठाएर चन्दा उठाएर आफै स्पोन्सर गरेर हुन्छ नि सबै गाउँ गाउँको बिचमा कम्पिटिसन् खेलाइबस्छ त्यस्तो चाहिँ गर्छ यहाँ कम्पिटिसन् खेलाइबस्छ जस्तै अब फुटबलको भलिबलको बेसी चाहिँ फुटबलको हुन्छ यहाँ सबैजना फुटबल पुरै मन पराउँछ अनि त्यस्तो कम्पिटिसनहरू हुन्छ अन्त तिनीहरूलाई स्टेट लेभल पुर्यााउनु त कुनै कम्पनी नै छैन यहाँतिर हुन्छ नि सबैजना अब के भन्नु अब खोइ के हो त्यस्तो तर सबैजनालाई त्यो खेलकुदमा अघाडि बनाउनु लागि गभर्मेन्टले केही गर्नु पर्छ यहाँ दार्जिलिङमा